अब मेरो त मन पर्ने अब स्पोर्ट्स खेल त अब फुटबलै हो है लात्ते भकुन्डो अब सबै अब केटाहरूको मन पर्ने खेल नै प्राय केटाहरूकै ला लात्ते भकुन्डो फुटबल नै हुन्छ अब त्यो फुटबल लात्ते भकुन्डोको नियमहरू चाहिँ है अब अब ग्राउन्ड चाहिँ मेन साइड छ भने सेभेन सात सातजना खेल्नुपर्छ त्यसमा तिनजना सब्सिट्युट हुन्छ अन्त तिनाहरू त्यो टाइमअनुसार कोचहरूले तिनीहरूलाई हाल्छ निकाल्छ है अन्त अब त्यो नियमहरू यस्तो प्रकारको हुन्छ अब कमिटीहरू हुन्छ कमिटीहरूले राखेको हुन्छ अफसाइड हुन्छ फ्री किक कहाँबाट डाइरेक्ट हान्नुपर्ने कहाँबाट इन्डाइरेक्ट हान्नुपर्ने कर्नर कहाँबाट हान्नुपर्ने अब त्यही हो अब लात्ते भकुन्डो अब रेफ्री र लाइनम्यानहरूले हेर्छ है नियमहरू त अब त्यस्तो त याद छैन हामी अब रेफ्री लाइनम्यानहरू त होइन तर पनि अब अलिअलि थाह भएको चाहिँ अब कमिटीहरूले अब ग्राउन्ड ग्राउन्डअनसार हुन्छ मैदानअनसार अब कति मैदानमा अर्कै नियम हुन्छ कति मैदानमा अर्कै नियम हुन्छ थ्रो बलहरू अब कहाँबाट डाइरेक्ट हान्नुपर्ने कहाँबाट इन्डाइरेक्ट कहाँबाट डाइरेक्ट गोल हुन्छ कहाँबाट इन्डाइरेक्ट गोल हुन्छ हौ त्यो त्यो त्यहीहरू